मैले नि ठ्याक्कै नेपाली भाषामा अनुवाद चाहिँ गरि गरिसकेको छुइनँ है पहिला प्रयास चाहिँ गरेको थिएँ जस्तै इङ्लिस टु नेपाली है अङ्ग्रेजीको त नेपालीमा अनुवाद गर्दाखेरि त्यो मलाई शब्द भण्डारको अलिकति ममा कमी भएकोले गर्दा है शब्दहरू खाँटी नेपाली शब्दहरूको अभावले गर्दाखेरि चाहिँ मैले चाहिँ असाध्यै अनुवादमा चाहिँ त्यस्तो गरी चाहिँ हालेको छुइनँ गर्नुखोजेको थिएँ तर गर्नु चाहिँ सकेको छुइनँ अझैसम्म